परमापरागत रूपमा पनि कहिले कहीँ लेखिन्छ कलम र कागजले कागजमा तथापि विशेष गरी म स्वयम् मेरो व्यक्तिगत कुरा गर्न पर्दा म मोबाइलमा टाइप गर्ने गर्छु मोबाइलमा टाइप गर्ने गर्छु किनभने त्यसले एक प्रकारले सफा पनि हुन्छ होइन अनि जुन हालैको वर्षहरूमा जुन लेखनमा परिवर्तन आएको छ त्यस विषयमा कुरा गर्न पर्दा अहिले लेखन सम्बन्धी चाहिँ विशेष गरी प्रायःले नै ल्यापटप मोबाइल अथवा आइप्याड यस्ता प्राविधिक कुराहरूमा प्राविधिक सर सामानहरूमा लेख्ने गर्छन् मोबाइलमा लेख्ने गर्छन् होइन अनि परिवर्तन भनेको पनि त्यही नै हो जुन न पारम्परिक रूपमा चाहिँ कलम कागजमा लेखिन्थ्यो आफ्नै हस्तलिपीमा लेखिन्थ्यो होइन त्यो अहिले छैन अनि त्यसका आफ्नै सबल पक्ष अथवा दुर्बल पक्षहरू पनि छन् अनि त्यही हो सबल पक्षको थोरै सबल पक्षको कुरा गर्नु पर्दा पारम्परिक हिसाबमा लेख्दाखेरि

ऊ यो हुन्थ्यो त्यो मैला पनि हुन्थ्यो होइन अनि लेख्दाखेरि काटिन्थ्यो अथवा के के गरिन्थ्यो त्यस्तो हुन्थ्यो अनि जुन अब कागजको पनि ऊ यो हुन्थ्यो खर्च हुन्थ्यो अन्त आहिले जुन मोबाइलहरूमा लेखिन्छ त्यसले कागज पनि बाँचिन्छ सफा पनि हुन्छ त्यही हो यसरी परिवर्तन आइरहेको छ अनि यो परिवर्तन पनि आउन निकै नै समय लागेको हो अनि आउन पर्छ भन्ने विषयलाई म राख्दछु म त्यस कुरा अनुसरण गर्दछु